ए अँ नानी भन ए अ त हो त नानी तिमी चाहिँ ए ए अँ नानी ए ठिकै छ त अन्त ए नानी अहिले त म भ्याउदिनँ अहिले त म उता अर्को इन्स्टिट्युसनमा पो गइरहेको छु मलाई त निक्कै टाइम लाग्छ यता यहाँ धेरै कामहरू छ तिमी भनेपछि कि बिहान आउनुसक्छौ होला म बिहानै अलिक यस्तै आठ बजीतिर खाली हुनुसक्छु हप्ताभरिमा भन्दा पनि मेरो त अहिले सेड्युलहरू टाइट छ अलिकति भए पनि यस्तै शनिबार आइतबार कहिलेतिर हुन्छ मिलाएर आउँदा हुन्छ नि बिहान बिहानखेरि यस्तै पछि फेरि म भ्याउदिनँ ए तिमीलाई कथकमा गर्नु छ ए त्यसो भए त्यसो भए कथकमा गर्ने हो भने पहिला बिहानै आएर मसँग पहिला रेजिस्ट्रेसन गर्नु त्यसको लागि चाहिँ एक सय रुपियाँ फी लाग्छ रेजिस्ट्रेसनको लागि त्योपछि त्यो कथकमा तिमी कुन कस्तो खालको गर्छौ इन्डियन क्लासिकल गर्छौ कि कस्तो खालको गर्ने ए फर्दर गर्ने इच्छा थियो ए ल ल ल त्यसो भए तिम्रो लागि म एउटा सेड्युल बनाइदिन्छु त्यसै त्यही अनुसार गर्नुपर्छ यस्तै तिमीलाई अब डान्स गरिहाल्छौ भने यसको त तिमीलाई छ महिनाहरू जस्तो गर्नुपर्छ हो अन्त के तिमी शनिबार सेड्युल त फेरि मिलाउनु पर्दाखेरि त अन्त कोहीबेला स्कुल आवरमा पनि हुनुसक्छ होला के तिमी कोहीबेला तिमी स्कुल एब्सेन्ट हुनु सक्छौ अन्त ए नानी त्यसो भए त अलिक मिलाउनुपर्छ होला फेरि मेरो अरू स्टुडेन्टहरू पनि छ उनीहरूसँग पनि एस उनीहरूको सेड्युल मिलाएपछि मात्रै तिम्रो मज्जाले मिलिन्छ होला एकपल्ट म विचार गरिहेर्छु नत्र के हुँदोरहेछ म तिमीलाई भन्छु हो सेड्युल अब मिलेन मिलेन भने चाहिँ अब नत्र हप्तामा अब दुईदिन नत्र तिमी अब उयो अलिकति म्यानेज गर्नुपऱ्यो अन्त एक दिन ह तिन दिन गराउँछु हप्तामा अन्त एक दिन चाहिँ तिमीले जसोतसो बिहान नभए बेलुकातिर आउनुपऱ्यो ए ल अँ ल त्यसै गर्नु नि हुन्छ हुन्छ अन्त ए नानी अन्त मेरो यो नम्बर चाहिँ सेभ गरिराख्नु एड्रेस त थाहा होला नि है ए अँ अँ यो यतै उयो एनबियू कम्पाउन्डको भित्रनिर एउटा उयो छ कि स्टुडेन्टको त्यहाँ युनियनको उयो छ त्यहीँ आउनु नि ए ए ल ल नानी ल मलाई कन्ट्याक्ट गर्द गर्नु है तिमी आउनुभन्दा अगाडि फेरि म कोही बेला बिर्सिन्छु ए ल नानी ल ल राख ल ल ल